मेरो सबभन्दा गर्वको कुरो गर्नु पर्दाखेरि र म एउटा गरिब केटो हुँ र म एउटा प्राइभेट कम्पनीमा काम गर्छु र मेरो सेलेरी दस बाह्र हजार दस बाजा दस बाह्र हजारले मेरो चार परिवार पालनपोषन गरिन्छ र म ग्रेजुएसन एमए बीएड अथवा पिएचडी गर्नु नपाए तापनि मेरा आफ्नो दुई छोरालाई अहिलेसम्म यो दुई हजार तेइससम्ममा मेरो दुईवटा छोरा छ र दुईवटा छोरामा एउटा छोरालाई ग्रेजुएसन गराउन गर्न सकेँ र दोस्रो ठुलो छोरा बाहिर देश पठाउन सकेँ र एउटा सानो परिवार र एउटा गरिब परिवार यसरी दिनदिनै अलिकति आफैले त्यो मिहिनेत गरेर परिश्रम गरेर एउटा घरको एउटा सुरक्षाको निम्ति यसरी अघि बढ्दाखेरि यो नै मेरो निम्ति सबभन्दा ठुलो कुरो गर्वको कुरो म ठान्दछु